भारतीय रोजगार बजार चाहिँ अहिले कस्तो छ भन्दाखेरि चाहिँ वर्तामान समयमा मलाई लाग्छ एकदमै राम्रो छ है अनि हाम्रो जुन चाहिँ युथ्सहरू छन् उनीहरूलाई पनि धेरै अप्परच्युनिटी छ अहिले प्राइभेट सेक्टरमा तर भनौँ है भने गभर्मेन्टपट्टि चाहिँ अलिकति कम्पिटिसन चलि नै रहेको छ अनि अहिले जुन चाहिँ टेक्नोलजी छ त्यसको पनि उन्नतिले गर्दा होला भारतमा ठुलो ठुलो इन्डस्ट्रीहरू पनि इस्टाब्लिस भइसकेको छ अनि के भनौँ फरेन कम्पनीहरूले आफ्नो बिजिनेसहरू यहाँनिर स्टार्ट गर्दैछ एप्पल भयो एमआइ भयो गुगल भयो यस्ता ठुल्ठुलो कम्पनीहरू गुगलमा त गुगलले त पहिलै खोलिसकेको थियो आफ्नो बिजिनेस यहाँनिर अहिले जुन चाहिँ एप्पलले दुईवटा सेक्टर खोलेको छ दुईवटा स्टोर खोलेको छ एउटा मुम्बाईमा भयो एउटा दिल्लीमा भयो धेरै राम्रो काम गरिरहेको छ किनभने हाम्रै इन्डियाकै युथहरूलाई अब भनौँ नै भने छ हजारभन्दा बेसी युथहरूलाई राम्रो राम्रो पोजिसनमा काम दिइसकेको छ एप्पलले अनि अर्को अब चुनौतीको कुरा गरौँ है भन्दाखेरि चाहिँ मलाई लाग्छ चुनौती चाहिँ के हुँदाखेरि चाहिँ हाम्रो धेरै पपुलेसन छ भारतमा धेरै युथहरू छ अनि पढ्ने नानीहरू पनि धेरै छन् त्यही कारणले गर्दाखेरि चाहिँ मलाई लाग्छ यो चाहिँ हाम्रो चुनौती सबैभन्दा ठुलो चुनौती हुनसक्छ भनेर